मूल रूपमा भारतीय स्वास्थ्य प्रणाली हेर्नु पर्दा भारतीय स्वास्थ्य प्रणाली ठिकै नै छ राम्रो छ तर हाम्रो यो हिल एरियामा चाहिँ के हुन्छ भने अब हाम्रो स्वास्थ्य प्रणाली साह्रै नै त्यस्तो राम्रो नभएको जस्तो लाग्छ मलाई चाहिँ अब गाउँको जति हेल्थ सेन्टरहरू हुन्छ त्यहाँ कि त दबाई हुँदैन कि के हुँदैन कि त काम गर्ने मान्छे हुँदैन त्यहाँ काम गर्नेलाई मान्छे चाहेको छ तर पनि अब हाम्रो भारतीय यो सरकारले हाम्रो यो राज्य सरकारले पनि त्यो कामको त्यो भ्याकेन्सीहरू निकाल्दैन अब भ्याकेन्सीको कुरा छोडेर यो हाम्रो स्वास्थ्यको जुन हाम्रो डल्लै हेल्थ सेन्टरहरू हुन्छ अब त्यो कुरा गर्दाखेरि पनि एक त दबाईहरू हुँदैन यत्रो यत्रो कुराको लागि सहरतिर जाऊ भन्छ अब जस्तो दार्जिलिङको हाम्रो अब रिम्बिककै कुरा गरौँ अब रिम्बिकमा केही यता उता अलिकत ठुलो बिमारहरू केही ज्वरो सोरो आयो भने पनि दार्जिलिङ गएर भर्ती हुने कुराहरू हुन्छ दार्जिलिङ गएर दार्जिलिङमा भएन भने अब सिलगढी जाऊ सिलगढीमा गएर मेडिकलमा रेफर गरिदिन्छ यो चाहिँ अलिक राम्रो बनाउन सकिन्छ जस्तो लाग्छ किनकि इमर्जेन्सीको बेलामा यहाँ घरबाट निस्केर जानु भनेको गाडी ठिक पारेर जाँदा जाँदै कोही बेला के भइपठाउँछ बाटोमा त स्वास्थ्यको प्रणालीलाई चाहिँ हामीले अलिकति अझ सुधार्नु पाएँ चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ किनकि स्वास्थ्य भनेको मान मानिसको सबभन्दा ठुलो कुरा हो